अस्पताल र स्वास्थ्यसेवाबारे चाहिँ म के भन्न चाहन्छु भने अस्पताल त राम्रो छ गभर्मेन्ट गभर्मेन्ट अस्पताल भयो हेल्थ सेन्टरहरू भयो होइन त्योहरू राम्रो छ अब सबै फ्री अब दबाई पानीदेखि लिएर त्यहाँनिर उयो के भन्छ बस्ने सबै प्रेसरहरू नपाउँदाखेरि सबै फ्री अब त्यही हो भिड चाहिँ हुन्छ उभिँदा उभिँदा उभिँदा थाक्छ होइन अब बिरामीहरू कोही बेला अब सिरियस कन्डिसन हुन्छ इमर्जेन्सीहरू वार्डतिर लगिहाल्छ प्रब्लम त छैन एकदम राम्रो छ होइन कोभिडको महामारीको अनुभव भन्दाखेरि चाहिँ कोभिडको टाइममा चाहिँ एकदम सबै मान्छेहरूलाई नै साह्रो परेको थियो अब टाइममा भनेजस्तो अब गाडी भयो गाडीको प्रबन्धहरू देखेर सबै कुराहरूमा हामीलाई प्रब्लम नै भयो अब त्यहाँनिर भनेको टाइमतिर अब दबाईपानीहरू गर्न सकिएन होइन अनि त्यो टाइममा चाहिँ अब सबै सबै मान्छेहरूलाई नै गाह्रो भएको थियो अब सर्जरीको अब सर्जरी गर्ने मान्छेहरू के भन्छ टाइममा सर्जरीहरू अब नभएको कारणले गर्दाखेरि चाहिँ एकदम प्रब्लमहरू चाहिँ भएको थियो स्वास्थ्यसेवा स्वास्थ्यसेवाबारे सुधार बारे चाहिँ भन्नुपर्दाखेरि

छैन अब अलिक अब कुनै कुनै ठाउँतिर अब यस्तो हेल्थ सेन्टरहरू अब हस्पिटलहरू एकदम टाढो टाढो हुन्छ अब भनेको टाइममा अब गाडीहरूको प्रबन्ध मिल्दैन त्यही भएको कारणले त्यसमा चाहिँ अलिक अब जुन जुन ठाउँहरूमा अब गाउँबस्तीतिर अब हस्पिटलहरू हुँदैन हेल्थ सेन्टरहरू हुँदैन उनीहरूको अब तिर चाहिँ अब मध्यनजर राख्नु भनेर चाहिँ त्यही भन्न चाहन्छु सुधार चाहिँ अब त्यही हो